नमस्ते म यहाना बोलेको मैले अघि तपाईँको होटेलबाट खाना मगाएको थिएँ दाल भात पापडहरू त्यो खानामा मैले केही अफर पाउँछु कि पायो भने कति कतिको अफर पाउँछु होला केही कुपनहरू पाउँछु कि भनेर सोध्नु सोधेको